मलाई नेपाली शब्द मनपर्ने चाहिँ एउटा हो माया र अर्को चाहिँ शिक्षा र यो दुइवटा शब्द चाहिँ एकदमै मलाई राम्रो लाग्छ किनभने माया बिना यो संसारै हुँदैन र एक अर्कालाई माया दिनु भनेको नि एकदमै राम्रो कुरा हो जुनमा चाहिँ यो जुनमा माया छ त्यसैमा अनुशासन पनि हुन्छ र शिक्षा पनि हुन्छ र जुन यो माया भन्ने शब्द चाहिँ एकदमै मूल्य छ होइन हामीले एक अर्कालाई दिने रेस्पेक्टहरू पनि यो सबै मायामा आउँछ यदि हामीले एक अर्कालाई माया गरेन भने त्यो समाज र त्यो मान्छेहरू कस्तो क्रोधित हुन्छ र यो एकदमै माया भन्ने चाहिँ एकदमै ठुलो शब्द हो होइन हामीले सानोहरूलाई जुन व्यवहार गर्छ ठुलाहरूलाई जुन व्यवहार गर्छ त्यो सबै मायामा आउँछ होइन यो माया चाहिँ एकदमै मूल्य शब्द हो जो जुन यहाँ जुन जुन देश जुन मान्छेमा माया हुन्छ त्यो मान्छे चाहिँ कहिल्यै क्रोधित हुँदैन होइन राम्रो हुन्छ यो माया भन्ने शब्द चाहिँ मलाई एकदमै मनपर्छ होइन र यो शिक्षा भन्ने चाहिँ यो शिक्षा भन्ने शब्द पनि एकदमै राम्रो र एकदमै मूल्य हो होइन र शिक्षा बिना चाहिँ हामीले केही पनि गर्न सक्दैन होइन त्यही त हामीले शिक्षा लिएको छैन भने हामी एक अर्कालाई बुझ्न पनि सक्दैन होइन यदि हामीले केही गर्नु छ वा गराउनु छ भने यो शिक्षा बिना हामीले केही गर्न सक्दैन होइन यदि हामीले केही कुरा पढ्नु छ अथवा केही कुरा गर्नु छ भने हामीलाई एकदमै शिक्षाको जरुरत हुन्छ होइन र यो शिक्षा चाहिँ हामीले एकदमै लिने कुरा हो त्यसैकारण यो शिक्षा चाहिँ एकदमै मलाई चाहिँ मूल्य लाग्छ होइन यो शिक्षाले गर्दाखेरि चाहिँ मान्छेहरू कत्ति परिवर्तन भएको छ भने यो शिक्षाले गर्दा मान्छेहरू सानोदेखि ठुलो भएको छ अहिले पहिलादेखि पहिलादेखि कत्ति परिवर्तन भएको छ यो शिक्षाले गर्दा र यो शिक्षाले गर्दाखेरि चाहिँ एकदम समाजमा उत्पन्नहरू लिएको छ यो गाउँबस्तीमा जतिपनि फ्यासिलिटिसहरू छ यो सबै शिक्षाहरूले दिइरहेको छ र जुन मान्छेहरूले पहिला पढ्नु पाउँथेन ती सबै अहिले यो शिक्षाले गर्दा पढ्नुहरू पाइरहेको छ राम्रो राम्रो कुराहरू सिक्न पाइरहेको छ र र मलाई चाहिँ एकदमै नेपाली भाषा पाएकोमा चाहिँ एकदमै गर्व लाग्छ किनभने चाहिँ जुन देश विदेशको मान्छेहरू आएर नेपाली सिक्नको लागि जति कति प्रयास गर्छ होइन त्यही हेर्दाखेरि चाहिँ मलाई एकदमै गर्व लाग्छ कि म एउटा नेपाली जाति नेपाली भूमिमा बसेर यो नेपाली शब्द बोल्दाखेरि एकदमै राम्रो लाग्छ आफूले आफूलाई गर्व गर्छु होइन किनभने कत्ति मेहनत गरेर आएर नै यो भाषा सिक्नको लागि कत्ति मेहनत चाहिन्छ र त्यो हेर्दाखेरि चाहिँ आफूलाई गर्व लाग्छ अब हामीले आफ्नो मदर टङ्ग नेपाली अरूसँग कसैसँग सिक्नु परेको छैन आफूलाई थाहा हुन्छ होइन र यो नेपाली शब्द अहिले सबै देश विदेशहरूमा पनि अहिले फैलिरहेको छ र यो नेपाली शब्द चाहिँ मलाई एकदमै मूल्य लाग्छ होइन म गर्व गर्छु यो नेपाली शब्द पाउनको लागि